सास नियन्त्रण भन्दाखेरि चाहिँ सास नियन्त्रण चाहिँ गाउँदाखेरि चाहिँ एकदम शान्ता भएर है गाएर चाहिँ एकदम एकदम बिस्तारी सुरु गरेर गाउँदाखेरि चाहिँ एकदमै हामीलाई चाहिँ त्यसले चाहिँ राम्रो उयो गर्छ र अनि अभ्यासमा चाहिँ बिहान बेलुका बिहान एक घन्टा डेढ घन्टा अनि सायद बेलुका दुई घन्टा डेढ घन्टा है यसरी अभ्यास अनि रागहरू सुरहरू लगाएर चाहिँ है अभ्यास गरेर त्यसमा धेरै हामीलाई सङ्गीतमा चाहिँ धेरै नियन्त्रण हामीले पाउन सक्छौँ है